सानो हुँदाखेरि म ताराहरू हेर्थेँ होइन तारा हेर्थेँ जुन हेर्थेँ आकाश हेर्थेँ तारा कसरी आएको होला जुन कसरी आएको होला जुनमा त्यो दाग के होला जुनमा साँच्ची नै खरायो बस्छ होला तारा चम्की तारा कसरी चम्केको होला भन्दै सोच्थेँ अनि ठुलो हुँदै गएपछि ज्ञानहरू आउँदै गयो अन्त आयो तारा हेर्ने जुन हेर्ने आकाश हेर्ने नेचरको ब्युटीलाई एप्रिसियट गर्ने चाहिँ हेबिट जस्तै भइसकेको छ होइन अनि ग्रहण ग्रहणहरू चाहिँ अब मैले सानोमा चाहिँ अलिअलि थाहा छ कि ग्रहण लाग्यो घरबाट ननिस्किनु त्यस्तोहरू भन्थ्यो अन्त हामी घरबाट निस्किन्थिएनौँ अन्त एक दिन चाहिँ सानोमै सूर्य ग्रहण लाग्यो भनेर भनेको छोड् दे चमेलीहरू त्यस्तोहरू पनि भनेको थियो हामीलाई सूर्य चाहिँ कालै भएको थियो त्यो चाहिँ हामीले नै केटाकेटीले नहेर्नु भनेर चाहिँ एक्सरेको त्यो जुन रिपोर्ट आएको हुन्छ नि त्यो रिपोर्टको कालो नेगेटिभले हेरेको त्योहरू थाहा छ अलिअलि हो अनि सुटिङ स्टारहरू त कति विटनेस गर्छु हो हिजोअस्ति पनि हेर्दै गर्दा पनि सुटिङ स्टार गयो अन्त मैले हतार हतार विस मागेँ हो अनि अस्ति अस्तिनिर चाहिँ मुनको मुनि चाहिँ एउटा तारा जस्तै थियो तारा जस्तै थियो मैले देखेँ होइन नोटिस गरेँ अनि त्यो चाहिँ भरे भन्दा चाहिँ भेनस रहेछ भेनस त्यो ट्युटरको पोस्टहरूबाट थाहा पाएँ त्यो पनि हो अनि यस्तै सोसियल मिडियाहरूबाटै स्टेरियम भन्ने एपहरूको बारेमा पनि थाहा पाएँ त्यसले चाहिँ हामी यो एस्ट्रोनोमीको अबजेक्टोरियम हेर्नु सक्दोरहेछौँ हो अनि अनि मलाई यो कुराले चाहिँ के कुन कुराले मोहित पार्छ भन्दाखेरि चाहिँ मलाई चाहिँ यो सुटिङ स्टारहरू हेर्नु चाहिँ मजा लाग्छ अचानक ठुलै झरेकोहरू हेर्नु मजा लाग्छ अन्तखेरि यो मुनको ब्युटीलाई म पुरा छक्कै पर्छु एप्रिसियट गर्छु पुरा हो अनि मुन हेरेर यो तारा हेरेर चाहिँ मलाई यो अब जति ठुलो हुँदै गयोपछि त्यति रियालिटीदेखि हिट गर्दै जाँदोरहेछ नि त होइन लाइफको रियालिटी चाहिँ अनि यो जुन हेर्दा तारा हेर्दा बेलुका बसेर चिसो हावामा एकदम शान्ति लाग्छ पिसफुल लाग्छ हो अनि कत्ति मोटिभेसन पनि दिन्छ मलाई हो अब बादल आउँदा कालो बादलमा पनि जुनले स्ट्रगल गरिरहेको हुन्छ निस्किनुको लागि त्यसरी नै मलाई मोटिभेट गर्छ अनि यो कुराहरूले चाहिँ मलाई मोहित पार्छ